मैले बनाउने खाना अब घरमा बनाउने चाहिँ अब मेरो स्पेसल अब सबैले मिठो मानेर खाने चाहिँ अब मोमो हो होइन अन्त मोमो बनाउन त टाइम लाग्छ किमा काट्नुपऱ्यो है किमामा चाहिँ अब के के हाल्छन् प्याज होइन अन्त अब मासु खान्छन् भने मासु मासु पनि त किमा गर्नुपऱ्यो अन्त अदुवा हाल्छ होइन अब के के अजिनामोटो नुन अन्त कोही बेला त नुन कम्ती हुन्छ मोमोमा है फ्याँक्नु त भएन अन्त अचारमा अलिक नुन बेसी हालेर होइन अब त्यो कभर हुन्छ खाँदाखेरि मिठो हुन्छ अन्त अब कसैले फ्याँक्थ्यो होला नचाहिनेहरूले होइन अब मेरो चाहिँ त्यस्तो गर्छु म चाहिँ अन्त सबैले मनपराउँछ सबैले खान्छ घरमा अन्त कोही बेला त उब्रिन्छ पनि बेसी भएर है मोमो त फ्याँक्नु भएन अन्त त्यही बिहानको बेला त फ्राई गरेर त्यही ब्रेकफास्टमा